पश्चिम बङ्गालमा मनाइने संस्कृतिहरू चाहिँ यस्तो छन् कि अब के अरे हिन्दूहरूको चाहिँ दसैँतिहारहरू मनाउँछ फुलपाती मनाउँछ अनि फुलपातीमा हामीले राम्रोसँगले मनमन्दिरमा गएर पूजापाठ गर्ने फुलपातीहरू चढाउने गर्छौँ त्यस्तो प्रकारले बुद्ध जयन्ती पनि मनाउँछौँ र उयो गरेर अनि के दिसम्बर महिनामा क्रिसमस पनि मनाउँछौँ त्यस्तै प्रकारले अनि साकेला ए यो एउटा हाम्रो हिन्दू जातिको राई लिम्बुहरूले उहाँहरूले चाहिँ यो साकेला मनाउँछ यसमा पनि हामीले पार्टिसिपेट गर्छौँ र यो सबै उत्सवहरू चाहिँ हामीले राम्रोसँगले हाम्रो आफ्नो भाषाअनुसार हाम्रो जातिअनुसार मनाइ मनाउने गर्दछन्